दार्जिलिङ जिल्ला चाहिँ पहाडी इलाका भएकोले चाहिँ यहाँ चाहिँ टुरिस्टहरू धेरै आउने गर्छन् र र टुरिस्टहरू धेरै आउने आउने कारणले नै चाहिँ ड्राइभर ड्राइभरहरूलाई पनि राम्रो हुन्छ अन्त उनीहरू एजेन्टहरूले उनीहरूलाई यता उता गर्ने गर्छन् र उनीहरू यता उता गरेर जीविका चलाउने कामहरू पनि भइहाल्छ त्यस्तो बेरोजरागी त अहिले त म त देख्दिनँ सबैको आफ्नो आफ्नो बिजनेसहरू राख्छ कसैले लुगाको राख्छ कसैले साग सब्जीहरूबाट पनि आफ्नो केही चलाएर वा आफ्नो जीविका चलाउने कामहरू गर्छन् कसैले लुगा जुत्ता अन्य किसिम अरू अरू किसिमको सबले बिजनेसहरू गरेरै भए पनि आफ्नो जीविका चलाउने गर्छन् र राम्रै लाग्छ बेरोजगारी त छैन त्यस्तो सबैजनाले आफू आफू गरेर भए पनि आफ्नो जीविकाहरू चलाइरहन्छन् टिचिङ टिचिङमा हेर्नु हो भने चाहिँ त्यस्तो उयो पार्टी पोलिटिक्सहरूलाई पक्रिने गर्छन् गर्नु पर्छ टिचिङको लागि चाहिँ अब पढेर पनि सबै गरेर पनि पार्टी पोलिटिक्समा अलिक चिना जाना छ भने चाहिँ टिचिङ भइहालिदिने त्यसमा अलिक पार्टी पोलिटिक्ससँग चाहिँ लिङ्क हुनु लिङ्क राखेकै हुनु पर्छ टिचिङको लागि भने चाहिँ अनि हर्टिकल्चर हर्टिकल्चरको पनि राम्रै चल्छ बिजनेसहरू सबै राम्रो नै भएको देखिन्छ यहाँनिर चाहिँ दार्जिलिङमा राम्रो नै छ हर्टिकल्चरको लागि पनि राम्रै मात्रमा चल्छ राम्रै मात्रमा चल्छ हर्टिकल्चर पनि सबैले आफू आफू सानो तिनो बिजनेसहरू गरेर पनि आफ्नो जीविका चलाउने काम गर्छ दार्जिलिङ जिल्लामा चाहिँ त्यस्तो बेकारी चाहिँ भएको बेरोजगारी अथवा बेकारी चाहिँ भएको जस्तो लाग्दैन त्यही माथि यो टुरिज्मको एकदम ज्यादा मात्रमा टुरिस्ट टुरिज्म दार्जिलिङलाई नै कुइन अब् हिल्स मतलब टुरिस्टहरू धेरै आउने कारणले गर्दा चाहिँ एकदम राम्रै हुन्छ बाहिर सबैबाट आउँदाखेरि ड्राइभरको लागि पनि राम्रो भयो र फाल्तु मानिसहरूको लागि यहाँ बसोबासो गर्ने मानिसहरूको लागि पनि राम्रै हुन्छ किन बाहिरबाट मानिसहरू आउँछ टुरिस्टहरू आए पछि खाने कुराको राम्रो चलेर जान्छ खाने कुराहरू एकदम राम्रो चल्छ र गाडी गाडी चाहिन्छै चाहिन्छ यता उता आउनु जानु घुम्नु कता कता जानुको लागि गाडी चाहिन्छै चाहिन्छ र त्यसमा एउटा प्रफिट भयो ड्राइभरहरूको लागि पनि एकदम प्रफिट फाल्तु मानिसहरूको सानो सानो दोकानहरू राखेर सबै सब्जीको दोकान भयो यहाँ लुगाहरू सबै किसिमको आफ्नो आफ्नो दोकानहरूमा अब फाल्तु बाहिरबाट आउनु हुने टुरिस्ट टुरिस्टहरू आउनु हुने सबैले किन्छ र त्यहीँबाट पनि आफ्नो आफ्नो अब राम्रै प्रकारको आफ्नो चिज बिजहरूको दाम पाउँछ र त्यही भएर चाहिँ राम्रै छ बेरोजगारी चाहिँ हुँदैनन् हर्टिकल्चर पनि एकदम राम्रै चल्छ ड्राइभिङ हर्टिकल्चरहरू टिचिङको लागि चाहिँ पार्टी पोलिटिक्स हुनु केही लिङ्क चाहिँ हुनु पर्छ